भारत एउटा ठुलो मुलुक भएको हुनाले यहाँ लगभग डेढ सय करोड मान्छे बसेका हुनाले यहाँको सांस्कृतिक परम्परा र धार्मिक आस्थाहरू धेरै छन् ती मध्ये प्रमुखहरू हुन् हामी हाम्रो क्षेत्रमा बसेको मान्छेहरूले भाइटिका लगाउँछन् हिन्दीमा भैया दुज भनिन्छ अनि यो लगभग सेप्टेम्बर अक्टोबर महिनामा हुन्छ यो तिहार अनि बङ्गलामा यसलाई फा भाइफुटा भनिन्छ चेली बेटीहरू दिदी बहिनीहरूले चाहिँ आफ्नो भाइहरूलाई टिकाहरू लगाएर उनीहरूलाई आशीर्वाद दिन्छन् वा लिन्छन् माया प्रेम साटा साट हुन्छ यो प्रायः जम्मै जातिले मान्छ अनि पछिल्लो समय यहाँ मुस्लिमहरूले पनि यस परम्परालाई आफ्नै तरिकाले मानेको देखिन्छ भने यो धर्मसँग पनि सम्बन्ध छ एक प्रकारले अनि अर्को छ होली छ त्यसलाई फगुवा पनि भन्छौँ बङ्गाल बिहारको मान्छेहरूले होली परम्परा बिस्तारै बिस्तारै अहिले जम्मै भारत नेपाल र बङ्गलादेश भारतको विभिन्न मुलुकहरूदेखि छिमेकी राज्यहरूले पनि मान्न थालेको छ भारतबाट निका निस्किएको यो सांस्कृतिक परम्परा भए पनि यो पनि होलिका दहनसँग वा रामायणसँग सम्बन्ध छ अनि यो परम्परालाई रङ्गीन भएको हुनाले रङ्गीचङ बिरङ्गी भएको हुनाले अबिरहरू कलरहरू खेलाउने भएको हुनाले चाहिँ यो परम्परा पनि सबैलाई प्रिय लाग्छ अनि इद बकरिदहरू जस्ता परम्परा जुन परम्परागत यो धार्मिक तिहारहरू छन् मुस्लिम कम्युनिटीको छेउ छाउमा बसेका मान्छेहरूले पनि इदहरूलाई आफ्नै ढङ्गले मान्छन् भलै उनीहरू मस्जिद जाँदैनन् तर उनीहरूले उनी मुस्लिमहरूसँग सरिक भएर यो परम्परालाई आत्मसात् गरिरहेको हुन्छ अन्य परम्परा भन्दा अन्य देश अन्य मुलुक भन्दा यो तिन चार परम्परा भारतमा किन फरक छ भने एउटा जुन होलीको रङ्गी बिरङ्गी सबैको गालामा प्रेमले अबिर लगाएर वर्षभरिको द्वेष रिस राग द्वेष भाव त्यस पछि अभावका दिनहरू सङ्कटका दिनहरू सबै भुलेर सबै ठुलो सानो गरिब धनी सबै अङ्कमाल गरेर यो तिहार मनाउने हुनाले एकरूपता देखाउँछ अनेकतामा एकताको प्रतिनिधित्व गर्छ यो तिहारले अनि भाइटिका अथवा भैया दुज जस्तो तिहारले चाहिँ परिवारलाई माया प्रेममा बाँधेर राख्न सिकाउँछ भने इद जस्तो तिहारले चाहिँ संसारमा धेरै धेरै मुस्लिम कन्ट्री भए तापनि भारत एउटा हिन्दू बेसी भएको ज जनसङ्ख्या बढी भएको देश भए तापनि इदहरू स्वतन्त्र रूपले मनाउँछन् अनि त्यसमा अन्य हिन्दूहरू पनि सरिक हुन्छन् त्यो अन्य देशहरू भन्दा फरक छ